भाँडाकुँडाहरू भन्नमा अब कराही भयो भा उयो पकाउनु सब्जीहरू पकाउनु है अन्त डेक्ची भयो भात पकाउनु पानीहरू उमाल्नु हुन्छ त्यसमा अनि दिउरे भयो चियाहरू पकाउनुको लागि कित्ली भयो कित्लीमा चाहिँ पानी हालेर सेला पानीसितै सेलाएको पानी खाँदा पनि भयो पिउँदा पनि भयो हो अन्तखेरि जारहरू भयो पानी त्यहाँ राख्ने हो अन्त डाडु पन्यु सब्जी चलाउने भात पस्किने डाडु पन्यु पनि भयो अर्को कुरा अन्तखेरि थालहरू राख्ने भयो भाँडाकुँडा राख्ने हो स्ट्यान्डहरू भयो थालको स्ट्यान्डहरू भयो अन्त थाल भयो खाने अन्त यसमा हालेर खान्छ चम्ची भयो त्यसले खानुपर्यो चम्चीले है होइन ग्लास भयो पानी पिउने त्यसमा पानी टक्क हाल्नुपर्छ त्यसमा पिउनुपर्छ है ग्लासहरू भयो डाडु पन्युहरू हजुर त्यही त सब्जी चलाउने भात पस्किने डाडु पन्युहरू भयो कुकर हजुर कुकरमा अब त्यही दालहरू पकाउनु भात पनि पकाउँदा हुन्छ कुकरमा थुप्रै छ चिजहरू